मेरो क्षेत्रमा दस पास गरेपछि त्यही के के भने अब कोही कलेजहरू जान्छ जानु चाहन्छ जो अब विज्ञानपट्टि अब साइन्सको लिएर पढ्नु चाहन्छ कोही आर्ट्स कला वो लिए त्यो लिएर पढ्नु चाहन्छ कोही कमर्सियल कमर्स लिएर पढ्नु चाहन्छ र कोही टेक्निकलपट्टि गएर पढ्छ यही कुराहरू चाहिँ छ